मैले मैले आफ्नो बगैँचामा गरेको अनुभव अनुभवहरूलाई अगाडि राखेर मैले मेरो आफ्नो बहिनीलाई उनीहरू चाहिँ बजारमा बस्छ र मैले उनीहरूलाई कस्तो सल्लाह दिएँ भन्दाखेरि चाहिँ यहाँबाट गाईको मल पतकर मिसाएको मलहरू लगेर अनि त्यसमा चाहिँ धनियाँको बिरुवाहरू छर्नु भनेर सल्लाहहरू दिएँ